दाजु म भोलि एअरपोर्ट जाउँ भनेको कि र तपाईँको गाडी यहाँ भोलि कति बजीसम्म आइपुग्नु हुन्छ हौ अलिक छिट्टै गरेर आउनुहोस् है मलाई एअरपोर्टको लागि ढिलो हुन्छ छिट्टै गरेर आउनुहोस् है